हाम्रो भारत देशमा नयाँ रोजगारीहरू धेरै गर्न थालिएका छन् युट्युबदेखिको युट्युबरहरूले युट्युब चलाएर जस्तै ब्लग बनाएर भयो अन्य देशमा गएर अन्य देशहरूलाई देखाएर अरू यताको देशदेखिको गएर उताको देशमा गएर उनीहरूसँग बातचित गरेर भयो र केही राम्रो राम्रो भिडियो बनाएर जस्तो कि हँसिलो फन्नी भिडियो बनाएर भयो एकदमै राम्ररी कमाइ गरिरहेका छन् उनीहरूले आफ्नो सब्सस्क्राइब भ्यू एकदमै राम्ररी गाना गाएर भयो जसरी एकदम राम्ररी उनीहरूले आफ्नो कन्टेन्ट बढाइरहेका छन् युट्युबरहरूले ब्लग बनाएर राम्रो फन्नी भिडियोहरू बनाएर बजारतिर गएर नाचेर एकदम मान्छेहरूलाई हँसाएर एकदम राम्रो कन्टेन्ट र भिडियो गरिरहेका छन् र इन इन्स्टाग्रामदेखि पनि मान्छेहरू धेरै रोजगार गर्दैछन् इन्स्टाग्राममा रिल्सहरू अपलोड गरेर एकदम रिल्सहरू अपलोड गरेर लाइक बेसी कमाएर भ्युज बेसी बनाएर एकदम ऊ उनीहरू उहाँबाट भाइरल भइरहेका छन् र उनी उनीहरू एकदम अहिले नयाँ रोजगारहरू एकदम राम्रो गरिरहेका छन् कसै कमेडियन छन् युट्युबमा कमेडी भिडियो हालेर एकदम राम्रो फलोवर्स बढाएर भ्यू राम्रो बनाएर एकदम राम्ररी कमाइ गरिरहेका छन् अहिलेका युवाहरूको जीवन एकदम राम्ररी चलिरहेको छन् एकदम युट्युबरहरूले कमेडियन ट्रेभल ट्रेभल राम्रो राम्रो कन्टेन्ट क्रिएटरहरूले राम्रो राम्रो कन्टेन्ट क्रिएट गर्छन् र त्यहीँदेखिको उनीहरूले अहिले आफ्नो जीवन चलाइरहेका छन् अहिलेका युवाहरूले त्यहीँदेखि आफ्नो जीवन चलाइरहेका छन् र उनीहरूले यो एकदम राम्रो सबैलाई हँसाउनु सबैलाई एकदम युट्युबदेखि हँसाएर इन्स्टाग्राममा सबैलाई राम्रो राम्रो रिल्सहरू देखाएर आफ्नो जीवन चलाइरहेका छन् र अहिलेका युवाहरूले यही नयाँ नयाँदेखिको आफ्नो जीवन चलाइरहेका छन् नयाँ नयाँ अहिलेका रोजगारहरू युट्युब भयो इन्स्टाग्राम भयो यिनीहरूदेखि नै आफ्नो जीवन चलाइरहेका छन् ट्युटर यिनीहरू यिनीहरू नयाँ नयाँ देखिकै एप्सहरूदेखिकै आफ्नो जीवन चलाइरहेका छन्